ए हजुर सर हजुर हजुर हजुर हजुर ए हजुर हजुर अँ

कहाँ लानुहुने

ए हुन्छ हुन्छ म त्यसलाई पठाइदिन्छु नि त्यसले तर हजुर त्यसले सब्जीहरू खाँदैन है मासु चाहिन्छ त्यसलाई

हजुर होइन त्यो अलिकति सब्जीहरू नर्खट गर्छ हौ

ए होइन मासु चाहिँ अलिक भेराइटी होस कि पैसा त म दिइहाल्छु नि

ए तिन हजार ए भने पछि मासु मजाले छ

हजुर हजुर त्यसले हजुर ए हुन्छ माछा त्यो फ्राइ फिस चाहिँ त्यसलाई छवटा जस्तो दिनु न हजुर हजुर खान्छ त्यसलाई म बिहान नदिइ पठाउँछु नि अँ के गुगल पे गर्दा हुन्छ कि नानीलाई पठाइदिँदा हुन्छ कि हजुर ए हुन्छ डाइरेक्ट सरकै उयो नम्बरमा ए हुन्छ हुन्छ हजुर कुन बार सन्डे ए हुन्छ हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ अँ त्यसले अस्तिदेखि कुरा त गर्दै थियो हौ पिकनिक लान्छ हामीलाई भनेर भन्दै थियो ए मिसहरू पनि छ ए कति हजुर

ए ए त्यसलाई अँ डो डोमा मिससँग राख्दिनु न अलिकति त्यो उयो राम्रो मिल्छ कि त्यसले मनको कुराहरू भन्छ नि डोमा मिसलाई चाहिँ हजुर खानुहरू खानुहरू लजाउँदैन नि त हजुर हजुर त्यही त हजुर डोमा मिसले खानाहरू पस्किँदा चाहिँ नलजाई खान्छ कि त्यही भएर नि हजुर उयो हुन्छ हुन्छ